कृषकहरूले जति पनि अब पशु पशुहरू पालेको हुन्छन् है पशुहरूको जति पनि अब फोहोर भनौँ है त्यस्तो मलहरू हुन्छ त्यसलाई चाहिँ अब एक जगा सुरक्षितसँगले राखेको हुन्छ त्यो चाहिँ किन भने भोलिको दिनमा जुन अब हाम्रो एउटा कृषकहरूले जति पनि अब त्यहाँ खेतीपातीहरू गर्छ त्यो कुरोमा त्यही गाई बस्तुको हरेक जस्तोको बाख्राहरूको भयो तिनीहरूको त्यही मल लगाएर नै अब उत्पादन गर्ने कुराहरू छ यसमा है थुप्रै त्यस्तो अब हामीले घर वरिपरि केही चिज हामीले फुलहरू रोप्नु पर्यो खाली माटोमा मात्रै अब राम्रो हुँदैन रोप्दाखेरि त्यसले गर्दाखेरि त्यो गाई बस्तुको मलहरू लगाएर हामीले कुनै बिरुवाहरू हामीले रोप्यौँ भने त्यो बिरुवा एकदमै राम्रो भएर आउँछ त्यसले गर्दाखेरि हामीले गाई बस्तुको अब जति पनि फोहोरहरू हुन्छ त्यसलाई चाहिँ हामीले एक जग्गा भेला गरेर रा सुरक्षितसँगले राखेका हुन्छौँ र भोलिको दिनमा त्यो चिजहरू चाहिँ अब हामीले बारीतिर कुनै चिजहरू नयाँ सिडहरू छर्नु पर्यो रोप्नु पर्यो नयाँ भयो बिरुवाहरू साग सब्जी इत्यादि कुरो हामीले रोप्दाखेरि चाहिँ हामीले त्यही गाई वस्तुकै मलद्वारा नै हामीले एकदमै राम्रो भएर आउँछ त्यति नै